मेरो बिचारमा मलाई लाग्छ मेरो सबै भन्दा ठुलो सबल पक्ष चाहिँ के हो भन्दा म एउटा शान्ति किसिम शान्ति प्रकारको मान्छे भएकोले गर्दा हो कि खोइ कुनि के कारणले गर्दा हो तर म धैर्य राख्नु चाहिँ सक्छु मेरो सबैभन्दा सबल पक्ष नै हो धैर्य राख्नु म धैर्य राख्नु सक्छु निकै निकै सालसम्म म धैर्य राख्न सकिन्छु र कमजोरी पक्ष चाहिँ के छ भन्दा म म मानिसहरूको छिटो कुरा पत्त्याउँछु मतलब उनीहरूको उनीहरू मानिसहरूले जे कुरा भन्छ उनीहरूको कुराले म म निकै छिटो इफेक्ट भइहाल्छु मतलब असर पारिहाल्छ मलाई उनीहरूको कुराले है सो मलाई लाग्छ कि मेरो कमजोरी पक्ष चाहिँ मान्छे मानिसहरूको कुरा सुनेर म छिटै असर भइहाल्छु त्यो लाग्छ मलाई